हेलो बसिरहेको छु ए ए अन्त के गर्दैछ अन्त कहाँ छौ अन्त ऐले ए कहाँ छौ अन्त अहिले ए घरमै छु ए अन्त तिमी कहिले आउँछौ हौ घर

डान्सहरू गरौँ न के के हुन्छ हाँ अँ अँ अन्त के भन्छ केटाहरू को कोलाई भन्नु अन्त अँ ए अँ अँ ग्रुप चाहिँ कतिजनाको बनाउनु ल ल औ अँ दस अँ ल ल दसजनामा आधा तिन चारजनाले चाहिँ डान्स पनि उयो गरौँ न ल ल ल अँ ए अँ पिकनिक

अँ ल ल साथीहरूलाई पनि भनौँ न ल अरूलाई ए ल ल औ के भन्छ अँ

अँ अँ ल

ल ल म भन्छु कि यता तिमी पनि साथीहरूलाई कल गर ल बहिनीहरूलाई चाहिँ म भन्दै गर्छु हो अन्त तिमी आऊ न छिटो आएर प्राक्टिसहरू गर्दै गरौँ न हामी डान्सहरूको ए ल ल ल त्यसो भए सबै मिलेर जौँ है पिकनिक

सानो भाइ बहिनीहरूलाई पनि लैजाउँ न ल ल ल आऊ न तिमी ल ल औ बाई बाई